अब पाहाडमा चाहिँ कस्तो हुन्छ भने बर्खाको समय छोडी अरू सबै समय नै पर्यटकहरू आइरहेको हुन्छ र अब अक्टोबर नोभेम्बर महिनामा चाहिँ हाम्रो एउटा महत्त्वपूर्ण चाड हुन्छ एउटा भन्दा पनि अब दुइटा भनौँ एउटा चाहिँ दसैँ अनि अर्को चाहिँ तिहार दसैँमा चाहिँ अब हामी ठुलोबढाकोबाट हातबाट टिका लगाउने गर्दछौँ र राम्रो खानपान हरू खाने गर्दछौँ र तिहारमा चाहिँ हामी आफ्नो दिदी बहिनीको हातबाट टिका लगाउने गर्दछौँ र तिहारको दुई दिन अगाडि चाहिँ अब हामी देउसी भैलो खेलेर त्यहाँबाट देउसी भैलो खेलेको जुन चाहिँ दान हामीले उठाउछौँ त्यही चाहिँ अब बहिनीको हातबाट टिका लगाउँदा हामी उनीहरूलाई दक्षिणा दिने गर्छौँ र अब त्यो चाडको बेलामा धेरै जस्तो पर्यटकहरू गाउँमै हुन्छ र उनीहरूलाई पनि हामी हाम्रो चाडहरूमा आउने अनुमति दिँदछौँ उनीहरूलाई पनि भाग लौ अब भाग लिने अनुमति दिदँछौँ र कतिपय घरहरूमा यसरी दसैँको बेलामा बोलाएर टिकाहरू लगाएर उनीहरूलाई राम्रो खानाहरू दिने गर्दछ र कतिजनालाई अब तिहारमा यस्तै अब देउसी भैलोमा पनि अब इच्छुक पर्यटकहरूलाई देउसी भैलोमा पनि भाग लिने अनुमति दिँदछौँ